मोबाइल फोनको नकारात्मक विषयमा भन्नुपर्दाखेरि मोबाइल फोनले अहिले मानिसहरूलाई एकदमै आलस्य बनाएको छ किनकि धेरैभन्दा धेरै मानिसहरूले यो मोबाइल फोनको प्रयोग गर्छन् र आज प्राय जस्तो समय मानिसहरूले यही मोबाइल फोनसँग व्यतित गरिरहेको छ र यसले गर्दाखेरि चाहिँ अहिले मानिसहरूमा आलस्यपन आएको छ मानिसहरूमा जुन शारीरिक विकास हुनुपर्ने त्यो विकास छैन केवल अब उहाँंहरू प्रायसँग नै प्राय उहाँहरू बसिरहेको कारणले गर्दाखेरि धेरैवटा कुराहरू मानिसहरूले आज गुमाइरहेको छ परिवारहरूसँग पनि बातचित गर्दैनन् केवल केवल आफ्नो फोन छ त उसले सबकुछ पाएको जस्तै उहाँहरू एउटा फोनमा उहाँहरू बसेको हुन्छ त्यसै प्रकारमा नानीहरूमा हेर्नु हो भने पनि नानीहरूले एकदमै फोनको दुरुपयोग गरेर आज किसिम किसिमका अनलाइन गेम्सहरू खेलेर आज समय व्यतीत गरिरहेको छ नानीहरूमा जुन शारीरिक विकास हुनुपर्ने बौद्धिक विकास हुनुपर्ने आज त्यो विकासहरू हुनुसकेको छैन र मलाई चाहिँ यो मोबाइल फोनको एकदमै नकारात्मक पोइन्टहरू चाहिँ म यही लाग्छ